बिहेमा मानिसहरूले बेहुलीलाई थुप्रै प्रकारको उपहारहरू दिने गर्छ हाम्रो नेपाली हाम्रो नेपाली परिवार दाइजो त पहिला पहिला दिने गर्थेन तर अहिले जो धनी मानिसहरू छन् उहाँहरूले आफ्नो छोरीलाई धेरै दाइजो गरगहना दिने गर्छन् कतिले तामा गा तामाको गाग्री काँसको थाल झर झर्के थाल कतिजना कतिले किचन सेटहरू दिने गर्छन् जस्तै किचनमा चाहिने ग्यास चुला राइस कुकर फ्रिज गोद्रेज बेड फोल्डिङ बेड थुप्रै प्रकारको दिने गर्छन् कतिले सिम्पल जो बेहुलीको अलिक टाढोको साइनोको छ उहाँहरूले सिम्पल गिफ्ट दिनु हुन्छ जस्तै कसैले कप दिनु हुन्छ कसैले घडीहरू दिनु हुन्छ कसैले घरमा सजाउने चिजहरू दिनु हुन्छ घरको परिवार जो आमाबाबा हुन्छन् उहाँहरूले जो सक्नु हुन्छ उहाँहरूले बेहुलीलाई चेन औँठी चुरा यी सब दिने गर्छन् जो अलिक गरिब परिवारको हुन्छन् उहाँहरूले पनि आफूले सके जति पैसाले भ्याए जति सामानहरू जुटाएर दिने गर्छन् भाँडा कुँडाहरू धेरै दिने गर्छन्